सोनु औ कहाँ छ हौ ए सुन न ए भेकेसनको छुट्टीमा के गर्ने विचार छ हौ ए त्यही त मेरो पनि अठारदेखिको यता उता छुट्टी छ नि त कि यसो नघुमेको पनि धेरै भयो हो अनि त्यही त अब के भन्छ दार्जिलिङको बतासियासम्म चाहिँ घुन्नु जौँ न भन्ने यसो विचार गरेको थिएँ के तिमी भ्याउँछौ ए त्यसो भए हामी नि त्यो बतासेसम्म घुम्नु उयोको लागि चाहिँ यता सिलगढी जङ्सनबाट टोयट्रेन पाउँछ नि त कि टोयट्रेनमा गयो भने त्यस्तो बाहिर औ

ए हो र ए त्यसो भए सुकुनादेखिको उतै हामी भएर जौँ न त अन्त त्यहाँको अब के के छेउछाउको के केहरू पनि देखिँदो रहेछ नि त टोयट्रेनमा यसो घुम्दाखेरि

पुगौँ न त है त्यही त म पनि त्यत्तिकै घुमेको छुइनँ कि आफ्नै छेउछाउकै ठाउँ भएर पनि अन्त यसपालि चाहिँ लु यो भेकेसनमा चाहिँ लु आफ्नै छेउछाउकै ठाउँहरूमा घुमौँ न भन्ने उयो भएर चाहिँ विचार आयो नि त अँ तिमी र म मात्रै जौँ न किनभने अब सबैलाई लग्यो भने चाहिँ अलिकति हुन्छ साथी साथी चाहिँ घुम्नु अब अलिकति आनन्दै भिन्दै हुन्छ नि त अँ जौँ कि सुन न त्यो त्यसको लागि त फेरि यहाँ के भन्छ टिकट फेरि कस्तो खालको छ अनलाइन गर्नु पर्ने हो कि अफलाइन गर्नु पर्ने हो अँ त्यही त म त्यस्तै गर्छु कि सुन न तिमी बतासियासम्मको कसै साथीहरूलाई चिन्छौ होला नि ए सुन न त्यहाँ के केहरू छ त्यो अब उयो के भन्छ सोध्नुपर्ने हुन्छ हो तिनीहरूलाई त्यहाँ त मैले सुनेको थिएँ त्यहाँनिर त्यो ट्रेन ट्रेनको त्यो ट्रेन घुम्दाको यस्तो खालको घुमाउरो दृश्यहरू पनि राम्रो देखिन्छ कन्चनजङ्घाको दृश्यहरू पनि राम्रो देखिन्छ भन्ने चाहिँ सुनेको थिएँ नि त कि ए हो र ए त्यसो भए रमाइलो हुने रहेछ त है यस्तो हाम्रो गरम ठाउँमा बस्ने मान्छे ए हो र ए अनि त्यहाँनिर एउटा सहिद वेदी भन्ने पनि रहेछ नि है त्यहाँ पनि घुम्नु ए महँगो छ अनि त्यहाँको टी चिया पनि कस्तो खालको फेमस छ हरे नि त है ए त्यसो भए सुन न के भन्छ अठार तारिकदेखि उता हामी प्लानिङ गरौँ न उयो जौँ न त है ल ए अँ ठिकै भन्यौँ तिमीले ल त्यसो भए म नि भोलितिर गएर यसो सोध्छु कि ट्रेनको टिकटको व्यवस्था के कस्तो भनेर त्यसपछि चाहिँ म उयो गर्छु नि है जौँ न त है ल ल ल हुन्छ ल राखेँ ल